धार्मिक अन्धाविश्वास बारेमा भन्नुपर्दा चाहिँ यो चाहिँ एउटा यस्तो हो अन्धविश्वास भन्ने कुरा चाहिँ यस्तो हो कि जसले चाहिँ सठिक कुरालाई सत्य कुरालाई बुझेको छैन जसले चाहिँ बुझ्नु चाहेको छैन अनि यो कुराहरूलाई चाहिँ अन्धविश्वास भन्छ अनि यो कुरा चाहिँ एक तरिकाले हेर्दाखेरि चाहिँ यो चाहिँ बाजे बोज्यू पिता पुर्खाबाट पनि बोकेर ल्याएको हुन्छ बाजे बोज्यूले यस्तो भन्थ्यो उनीहरूले यस्तो भन्थ्यो यस्तो गर्थ्यो है भनेर भन्ने पनि हुने गर्छ अनि यो कुराहरू चाहिँ आज धेरै अन्धविश्वासहरूमा चाहिँ बढेर गइरहेको छ अनि अन्धविश्वास चाहिँ के के हुन् भन्ने त हामी सबैलाई नै प्रस्टै थाहा भएको छ हामी धेरैलाई थाहा भएको छ हामी कहिले कहीँ बाटोमा निस्किएर हिँड्दा बाटो हिँड्दै गर्दाखेरि कालो बिरालोले बाटो काट्यो भने त्यो अब त्यो दिनको चाहिँ आबो त्यो दिन चाहिँ अब उसको लागि नराम्रो भयो भन्ने कुराहरू रित्तो डोको देख्दाखेरि त्यो दिन पनि उसको लागि ब्याड लक भयो भन्ने अनि हे कुनै ठाउँमा कहीँ जाँदाखेरि रा हेर्दा हेर्दै रुखहरू ढल्यो भने अरे बाँसहरू ढल्यो भने तामाहरू ढल्यो भने पनि यो कुराहरले क्या हो यो चाहिँ आन्धविश्वास यो कुराले पनि अब के भन्छ मेरो लागि चाहिँ यो साइन चाहिँ राम्रो छैन है गुड लकको साइन छैन है भन्ने कुराहरू भइरहेको छ क्या हो अनि यस्तै यस्तै अन्धविश्वासहरूले चाहिँ मान्छेहरू झेलिरहेको छ अनि विशेष गरी त आत्मिक आन्धविश्वास चाहिँ के भने अन्धविश्वास चाहिँ के भने मान्छेहरू चाहेर पनि सठिक र जिउँदो अनि असल कुरालाई चाहिँ जानेर पनि नबुझेको जस्तो गरिरहेको छ त्यही चाहिँ सबभन्दा ठुलो आन्धविश्वास भएर गएको छ अनि यो कुरालाई चाहिँ कसरी जाँच्नु पर्ने हो भने चाहिँ मान्छेले बाइबल पढ्नु पर्ने बाइबलमा के लेखेको छ त्यो कुरालाई बुझ्नु पर्ने अनि त्यहाँ चाहिँ सही कुरा लेखिएको छ अनि जब हामी त्यो कुरालाई पढ्छ भने चाहिँ त्यो कुराबाट चाहिँ हामीले धेरै कुरा बुझ्नु सक्छौँ अनि त्यहाँचाहिँ सठिक कुराहरू लेखेको छ जिउँदो कुराहरू लेखेको छ हुन आउने कुराहरूको विषयमा लेखेको छ अनि त्यो कुरा चाहिँ आज हामीले पढ्न पर्ने र त्यो कुराबाट चाहिँ यो अन्धविश्वासको समाधानहरू हुन सक्छ